म पुस्तकहरूबाहेक पत्रिका भ्लग अखबारहरू पढ्ने गर्छु र यीमध्ये हिमालय दर्पण एक अखबार हुन हो र यसमा चाहिँ हामीले पाहाडका सबै ठाउँहरूका खबरहरू हामीले पाउने गर्छौँ र यो खबरहरू हामीले दैनिक जीवनमै हामीले हेर्ने गर्छौँ र यो अखबारबाट चाहिँ हामीले धेरै धेरै किसिमको ठाउँहरूको हामीले खबरहरू पाउने गर्छौँ र हामीलाई दैनिक जीवनको उहाँहरूको पनि हामीले खबरहरू पाउने गर्छौँ